हाम्रो गाउँको युवकहरू चाहिँ अब बेसी जस्तै काममा सबै बाहिर जान्छ चेन्नई जान्छ चेन्नईमा गएर बाहिरतिर काम गर्छ पार्लरमा गर्छ हैन अब जस्तै कि अब यहाँ गाउँमा भयो गाउँमा त धानहरू रोप्छ त्यस्तो काम हुँदैन अब टाढो टाढो गएर काम गर्छ अब हाम्रो गाउँको युवकहरू अब चेन्नई बेङ्गलोर काममा जान्छ यसो पार्लरहरूतिर गर्छ अब जस्तै कि यो मेरो पनि अब अब भनौँ भने बुढा ऊ पनि काम ड्राइभर गर्नुहुन्छ अनि त्यसरी नै युवाहरू टाढो टाढो गएर कामहरू गर्नुहुन्छ चेन्नई बेङ्गलोर हैन दिल्ली गएर चाहिँ अब पार्लरतिर गर्छ अब जति नै अब गउँमा त त्यही हो अब धानहरू रोप्छ हैन बस्तीको काम अब त्यति साह्रो गर्नु सक्दैन युवाहरूलाई अब उनीहरूलाई सजिलो हुन्छ कि अब बाहिर गएर कमाउनु चाहिँ अब अलिक अब घामपानी खट्नु पर्दैन अनि त अब सित अब घामपानी खट्नु परेन त्यसले गर्दा चाहिँ अब चेन्नई बेङ्गलोरहरू जान्छ पार्लर काम गर्छ अब गाउँमा बसेर खेतीपाती गर्दैन अब जस्तै अब गाउँमा खेतीपाती गर्नु त साह्रै पर्छ अनि त्यही भएर चाहिँ अब गाउँको युवकहरू चाहिँ प्रायः अब सबै चेन्नई बेङ्गलोरै जानुहुन्छ अनि उनीहरू चेन्नई बेङ्गलोर गएर काम गरिरहेको छ अब युवकहरू अब यहाँतिर त अब युवकहरूलाई चाहिँ अब गाउँमा काम साह्रै पाउँदैन अब चेन्नई बेङ्गलोर दिल्ली भनेको सिटी हो त्यहाँतिर काम सबै पाउँछ अब पार्लरमा भयो के केतिर भयो सबैमा उनीहरले चाहिँ अब काम राम्रोसँगले चाहिँ अब पाउँछ अब उनीहरूलाई चाहिँ त्यहाँ अब काम पनि अलिक हलका भयो होइन राम्रो पनि अब उनिहरूलाई अब त्यस्तो गाउँमा जस्तो चाहिँ उनीहरूले यहाँ खट्नु पर्दैन अब यहाँ गाउँमा भनेको त अब धान खेती गर्छ हैन त्यो धान खेती गर्नुभन्दा चाहिँ मलाई चहिँ अब सहरै गाउँमा गएको राम्रो लाग्छ युवकहरू तर प्रायः युवकहरू चाहिँ अब सबै चेन्नई बेङ्गलोरमै जान्छ